नेपाली चलचित्रको नायक नायिकाहरूमध्ये मलाई मनपर्ने अथवा मेरो प्रिय नायक दयाहाङ राई हुन् मैले उनको चलचित्रहरू प्रायः नै हेर्ने गरेको छु र मलाई उनले अहिलेसम्म निर्वाह गर्नुभएका सबै भूमिकाहरू मनपर्छ उनको अभिनय कौशल मलाई असाध्यै मनपर्छ र उनको अभिनय कोइस कौशल एकदमै अथ्यान्टिक वा प्रमाणित हुन्छ र त्यसै कारणले मलाई उनी अरू नायक नायिकहरूभन्दा धेरै मनपर्छ र उनको चलचित्रहरू मलाई प्रायःजसो नै सबै मनपर्छ र मैले प्रायःजसो सबै नै हेरेको छु तर उनको चलचित्रहरूमध्ये मलाई एउटा मलाई मनपर्ने चलचित्र चाहिँ कबड्डी हो र यो चलचित्र चाहिँ मलाई साह्रै नै मनपर्दछ